म चाहिँ स्कुलमा अब गेम्सहरू पनि खेल्छु अब अब राम्रो खेल्नेहरूलाई बाहिरहरू लान्छ स्कुलबाट अब थ्रो बल थ्रो बल अन्त भलिबल ब्याड्मिन्टन फुटबल यस्तै अब यस्तै हुन्छ हाम्रो उइस त अब मजा आउँछ बाहिरतिर पनि लान्छ अन्तखेरि के भन्छ बाहिरतिर पनि लान्छ राम्रो राम्रो खेल्नेहरू लाई त अन्त किनभने अब किन खेल्नु भन्दाखेरि चाहिँ अब आफ्नो आफ्नो आफू पनि फिजिकल्ली फिट हुन्छ एक्सारसाइज पनि गर्न पर्दैन अब अरू त्यसै त अब मान्छेलाई अब एक्सरसाइज मान्छेले अब एक्सरसाइज गर्नै पर्छ अन्त त्यस कारण अब स्पोर्टसहरू खेल्यो भने चाहिँ अब आ यतिकै फिटनेस हुन्छ अन्त खे अब त्यस्तो उयोम हुँदैन एक्सरसाइज पनि पर्दैन तर नखेल्नेहरूले चाहिँ गर्छ होला एक्सरसाइज है अन्त मजा आउँछ अब यो चाहिँ डेली गर्नु पऱ्यो अब ग्याप् गर्दै त गर्नु भएन अब खेल्ने कुरा त अब नत्र भने फेरि अब मोटिन्छ है त्यही कारण चाहिँ अब खेल्नु जरुरी छ